हेलो आमा तपाईँ अहिले कहाँ हुनुहुन्छ म साथीहरूसँग बजार घुम्दै थिएँ कि अनि यहाँ बाटोमा चाहिँ टिभी दोकान देखेँ कि अन्त फिफ्टी पर्सेन्ट अफ् पनि चल्दैरहेछ हो अन्त हाम्रो घरको टिभी पनि पुरानो भइसक्यो के गर्नु किन्नु कि तपाईँलाई चाहिँ कोस तपाईँलाई कस्तो खालके मनपर्छ टिभी चाहिँ ए यो स्यामसङ्गको चाहिँ पुरा फिचर्सहरू पनि रहेछ होइन हजुर इ इम एएमआईहरू पनि तिर पनि दिँदैरहेछ जति इन्च ठुलो त्यत्ति नै दाम बेसी जति साइज कम्ती त्यत्ति नै दाम पनि कम्ती अरे बाजे बोजु तपाँईहरूलाई सिरियल हेर्नु पनि हुन्छ नि अन्त घरमा टाइम पास तपाईँ पैसा चाहिँ जिपे गरिदिनुहोस् न हुन्छ म म दोकानमा जान्छु कि त्यहाँदेखि सोधेर क्युआर कोड गरिदिनुहोस् न ल पेमेन्ट जिपे आमा तपाईँलाई कलर चाहिँ कुन चाहिँ मनपर्छ हौ ब्ल्याक अनि रेडमा रहेछ ए हुन्छ आमा अन्त स्मार्ट टिभी पनि यहाँ राम्रो खालके रहेछ के गर्नु स्मार्ट टिभी हामीले युट्युब हामीले अब त्यसमा युट्युब होइन त्यस चलाउँदा पनि हुन्छ फोनबाट कनेक्ट गर्दा पनि हुन्छ तर अलिक स्मार्ट टिभीको चाहिँ अलिक दाम बेसी भन्नुहुँदैछ कि स्टार्टिङ दाम चाहिँ पैँतिस चालिसदेखि चाहिँ सुरु रहेछ दाम टिभीको कि त्यही स्यामसङ्गकै ल्याऊँ कि एलइडी टिभी पनि छ किन्यो भने चाहिँ हुन्छ म स्यामसङ्गकै हेर्छु नि ल अहिले म दाम सोधेर तपाईँलाई कोडहरू पठाउँछु नि अहिले कल गर्छु हुन्छ आमा अहिले कल गर्छु